लक्ष्मी पूजाको दिन चाहिँ हामी रङ्गोली बनाउँछौँ हाम्रो प्रायः सधैँ सधैँ चाहिँ हुँदैन त्यो साउथको मान्छेले चाहिँ बेसी गर्छ हाम्रो यता इस्ट इन्डियन मान्छेले चाहिँ गर्दैन रङ्गोली बनाउनु चाहिँ लक्ष्मी मातालाई चाहिँ खुसी बनाउनु नै हो घरको सफा सुघर गरेर चटाक् चिटिक् लाइट बत्ती झिलिमिली दियो बत्ती बालेर रङ्गोली बनाएर रङ्गोलीमा धेरै प्रकारको रङहरू सात प्रकारको रङहरूले अनेक थोकको चित्र बनाउँछौँ कसैले फुलको बनाउँछन् कसैले लक्ष्मी माताको पैतालाको बनाउँछन् विशेष यो गर्नुको चाहिँ हाम्रो लक्ष्मी माता चाहिँ हाम्रो घरमा बास गरिदिन्छन् भन्नु भन्ने हाम्रो धारणाले नै हो निधारमा टिका लाउनुको चाहिँ हामी आमाबाउको आशीर्वाद थाप्ने दसैँमा लगाउछौँ अनि घरमा पूजापाठ गर्दाखेरि आमाबाउले या घरको दिदीबहिनी छोरीचेली जसले पुूजा गर्दछ उसले निधारमा टिका लगाइदिन्छ अनि चन्दनको टिकाले दि मस्तिष्कलाई शान्ति राख्छ भन्छ चामलको टिकाले चाहिँ हाम्रो नेपालीको चलन नै हो अनि सुन्दर पनि देख्छ मान्छेलाई त्यो हो जनै जनै लाउनु चाहिँ छेत्री बाहुनले चाहिँ बर्तमान गरेर लाउँछ आठ नौ दस बर्ष उमेरदेखि बर्तमान गरेर जनै लगाइन्छ जनै लगाएपछि ऊ जहीँतहीँ जानु पाएन जे पायो त्यही खानु पाएन उसको रक्षा हुन्छ भूतपिसाच लाग्दैन भन्ने धारणाहरू छ अनि उसले निसा भाङ खानु भएन जे पायो त्यहीको मासु खानु भएन कसैलाई अमिठो बचन भन्नु भएन भन्ने भनेर चाहिँ अब जनै लगाएर चाहिँ पूर्ण रूपमा एकदम छोरा एकदम राम्रो हुन्छ भनेर भगवानलाई देवी देवतालाई भाकेर चाहिँ जनै लगाइदिन्छ जनै धारण गर्छ यति सजिलो जसले पायो त्यसले जनै धारण गर्दैन मन्दिर जानु मन्दिर जानु चाहिँ आत्माको शान्ति हो मनको शान्ति हो मन्दिरमा गएपछि मन शान्त अनुभव हुन्छ पूजा गरेपछि अब भगवानले हाम्रो प्रार्थना सुनिदिन्छन् हामीले चाहेको कुरा पुरा हुन्छ भन्ने आस्था लिएर चाहिँ हामी मन्दिर जान्छौँ पूजा गर्छौँ पूजा गरेर एकदम शान्त फिल पनि हुन्छ शान्त मन हुन्छ